ए सुन्नुभयो विशेष मेरो तपाईँको त्यो गाडीमा चढ्दा त्यही त्यो मेरो एउटा वलेट सायद तपाईँको त्यो उसमा है सिटमा झरेको छ होला त्यसर्थ तपाईँले त्यो राखिदिनु होस् है त्यो म ल्याउन आउँदैछु नि है